अहिले त हाम्रो जनावर गाई बस्तुहरू कुखरा सुँगुर भैँसी इत्यादि अब जनावरहरूलाई नाना किसिमको रोगहरू आउनु थाल्यो अब भ्यागुते त्यो साउने भन्ने रोगहरू भन्दा पनि डेन्जर रोगहरू छ अहिले त लम्पी भन्ने बिमारले कतिजनाको गाई बस्तुहरू मर्दैछ कतिजनाको यसको सामान्य यसको उपचार यसको औषधी मुलोहरू के छ खै डक्टरहरू हामी बोलाउछौँ डक्टरहरूले पनि खै इ सुई हिर्काइदिन्छ सुई हिर्काइर खै त्यसले पनि कुनै केही काम गर्दैन कसैको भुडी फुलिएर मर्दैछ कसैको घाउ भएर मर्दैछ कसैको त्यतिकै बेथाहरू नाना किसमको हुँदै नै सब गाई बस्तुहरू दुना गाईहरू बाछाहरू ब्याउन आटेकोहरू सब मर्दैछ यहाँतिर त अब यसको चाहिँ उपचार यसको औषधी मुलोहरू चाहिँ कहिले निस्किने हो के हो बहुत हामी चाहिँ यसमा फिक्रीमा छ हाम्रो गाउँ घर सबैजना गाई बस्तु पाल्ने सुँगुर बाख्रा पाल्नेहरू सबै नै दुःखीमा छौँ जिउमा फोका फोका पनि पुरै त्यो अचम्मै गहिरेर जान्छ त्यो जिउको फोकाहरू दबाई लाउँदा पनि हुँदैन त्यसको औषधी मुलोहरू कहिलेतिर निस्किने हो सुर्ता छ हामीलाई त पुरै नै पुरा दुःख लाग्छ अब स्याहार्ने स्याहारिरहेको छौँ घाँस खान्छ घाउ जिउभरि घाउ त्यस्तो अवस्था छ यहाँ बस्तुहरूको बिजोक सँगले नै बसिरहेको छ यहाँतिर चाहिँ हामी कति स्याहार्नु स्याहार्नु स्याहारिहेको छौँ अब डक्टर बोलाउँछौँ दबाई पानी यता उता के के गर्छौँ त्यसको पनि केही भर भरोसै हुँदैन कति हाम्रो यहाँ अब जङ्गलको झारपातहरू पनि हामी बनाएर ल्याइदिन्छौँ त्यसले पनि काम नै गर्दैन अवस्था बहुतै नाजुक छ हाम्रो बस्तु भाउहरूको जनावरहरूको यसको चाहिँ केही एउटा विचार विमर्श मुल्याङ्कनहरू केही गर्ने कोही निस्किन्छ कि अब यस्तै छ अब हाम्रो गाउँमा प्रत्येक घरमै पाल्छौँ दबाईपानीहरू कहिले निस्किने हो